भाइ खाना केके पाउँछ ए मेनुबाट हेर्नुपर्छ अँ हुन्छ हुन्छ मलाई मेनु दिनुहोस् न यहाँ त मैले नखाने पो छ त थुप्रै मैले भेटिनँ हौ भाइ मेनुमा मैले अलिकति चाहेको चाइनिस हुन्छ के त चाइनिसहरू हजुर हुन्छ हुन्छ चाइनिसै दिनुहोस् कि तर मलाई अलिकति तातो तातो के छ हुन्छ मोमो चउमिन अँ चउमिन अँ चउमिनमा चाहिँ त्यो तर अलिकति त्यो स्पाइसी बेसी भएको हुनुभएन अनि रङ पनि अलिकति त्यो जुन चाहिँ चउमिनमा कलर लाउँछ नि त्यो अलिकति मिलाएर अनि अलिकति चिप्लो चाप्लो अलिक कम्ती अँ चिकन भए हुन्छ थुप्रै म खादिनँ नि त अरू त होइन मलाई भेजै देउ भेज भाइ ल भेज दियौ भने चाहिँ मलाई अलिकति पेटमा पनि अलि राम्रो हुन्छ कि हुन्छ हुन्छ त्यो दिनुहोस् कि तर एकदमै त्यो चिप्लो चाप्लो कम्ती अनि अन्त दाम चाहिँ कति छ हौ ल ल ल ल ल दाम त अहिले नसोधौँ अहिले मलाई सामान दिइहाल्नु नि ल भयो भने म खान्छु पुरा भोक लागिरहेको छ नि ल भाइ हुन्छ हुन्छ छिटो ल भाइ छिटो अलिकति अर्डर छिटो गरिदिनु